हेलो स सब्जी दोकानको भाइ हो ए म नि इस्ट मेन रोडबाट त्यो हिजो आएको थियो नि मैले मलाई सामान चाहिएको छ फोन गर्छु भनेर नम्बर लगेको थिएँ नि ए अनि के अरे अहिले म नि अब आउने दुई तिन दिनमा नि मेरो घरमा पूजा छ कि हेलो सुन्दै हुनु हुन्छ अनि उयो अहिले टमाटरको भाउ के कसो छ हौ के अरे त्यो चाहिँ के अर्गानिक हो कि यता सिलगडीहरूतिरको हो कि ए ए हजुर भाइ उयो के अरे अर्गानिक भने पछि काँक्राहरू छ होला है ए भाइ अहिले के अरे इस्कुस आयो आएको छ भाइकोमा ए कसरी छ इस्कुस चाहिँ ए अनि अरू अरू सब्जीहरू चाहिँ अहिले के कस्तो छ हौ

हजर त्यसो भए ला आवाज काटियो कि बस्तीको गा गा गाजर छ है ए मलाई सिलगडीको त आउँदैन सामान ए मलाई सिलगडीको चाहिँ होइन कि मलाई बस्तीकै चाहियो ए अनि म भाइलाई नि भाइको वाट्सएप नम्बर यही होला है अनि मलाई नि पर्सि मतलब पर्सि पूजा छ मेरो घरमा अनि भोलि चाहिँ मलाई सामान चाहिन्छ म अहिले भरेतिर भाइको नम्बरमा लिस्ट बनाएर वाट्सएप गरिदिन्छु मलाई डेलिभरी गराइदिनु होस् न ल हजुर दाम चाहिँ ठिक्क ठिक्क लगाई दिनु होस् है हजुर